दार्जिलिङमा यस्ता थुप्रै पर्यटक स्थलहरू छ पर्यटक स्थलहरूमा अब सबै राम्रै छ सबै अब भन्नु ती स्थानहरूको नामहरू भन्नुपर्दा चाहिँ यता दार्जिलिङमा जोरबङ्गलो पर्छ जोरबङ्गलोदेखि माथि टाइगर हिल पर्यटकहरू धेरै जाने गर्छन् पर्यटकहरू लगभग सिजनमा त पाँच सौ छ सौ गाडी धेरै एकदमै ज्यादा मात्रमा गाडी जाम एकदमै एकदमै ज्यादा मात्रमा पर्यटक घाम हेर्नका लागि सनराइस बिहानको सनराइज हेर्नका लागि जाने गर्छ त्यहाँ है त्यहाँबाट त्यस्ता त्यहाँबाट त्यहाँ मन्दिर छ एउटा है मन्दिरमा दर्शनहरू गरेर पर्यटकहरू फर्किने गर्छ त्यहाँबाट त्यस्ता पर्यटक क्षेत्रहरूमा यहाँ जापनिस ट्याम्पल भयो जापनिस ट्याम्पल मा पनि जाने गर्छ धेरै पर्यटकहरू त्यहाँबाट तल आएर रोपवे जू टी गार्डन यस्ता थुप्रो राम्रो राम्रोहरू छ तल रक गार्डन हरू है थुप्रो यस्तो पर्यटक क्षेत्रहरू छ के अरे यता ऊ यसको लागि हो भने के अरे यता रेलको लागि यता घुमदेखि चढेर दार्जिलिङदेखि घुम घुमदेखि दार्जिलिङका यात्रा पनि छ त्यसमा बतासे लुप एकदमै बतासे लुप एकदमै राम्रो छ लुप मान्छे पर्यटकहरू हेर्नु त्यहाँ धेरै जाने गर्छ अन्त यसमा पर्यटकहरू नभएर अब स्थानीय थुप्रो मान्छेहरू पनि यहाँको मान्छेहरू पनि जाने गर्छ है अन्त त्यहाँ अब जानुपर्दाखेरि कुनै एड्भान्स कुनै उयो गर्नुपर्ने छैन र जुनै दिन पनि जुनै समय पनि जाने गर्ने गर्छ त्यहाँबाट यता के अरे त्यस्तो पर्यटक क्षेत्रहरूमा अझै महाकाल धाम मनस घुम मोनेस्ट्री अनि थुप्रो चौरस्ता यस्ता थुप्रो पर्यटक क्षेत्रहरू छ दार्जिलिङमा घुम्नका लागि एकदमै राम्रो राम्रो हरू छ र हिमालयन माउन्टेरिङ इन्स्टिट्युटहरू बतासे लुपहरू बोटानिकल गार्डनहरू यस्ता थुप्रो पर्यटक क्षेत्रहरू छ है मान्छेहरू खासै उइसको लागि हो भने चाहिँ यसो बिसाउने यसो मनोरम दृश्यहरू हेर्नका लागि चाहिँ चोरस्ता धेरैजसो मान्छेहरू चाहिँ तल चौरस्ता जाने गर्छ है